ए यो स्निक कर्नरबाट बोल्नु भएको ए मलाई नि त्यो जुत्ता चाहिएको थियो कि हजर अँ तपाईँको मैले त्यो अनलाइन देखेको थिएँ कि अन्त त्यही भएर कल गरेको नि तपाईँलाई हजुर मैले चाहिँ हजुर हजुर मलाई चाहिँ खासमा एकदम ए एडिडासको हेर्दै थिएँ कि हजुर तर आलिकिति सस्तो दाममा सस्तो भन्दा पनि अलिक राम्रो खालको हुन्छ नि होइन हजुर हजुर सस्तोमा तर क्वालिटी राम्रै होस् होइन हजुर लो एङ्कल गर्छु नि हजुर हजुर क्याजुअल हजुर हजुर तपाईँकोमा नाइकी पनि हुन्छ है नाइकीको पनि हुन्छ नि है तपाईँकोमा ए हजुर ए हजुर

हजुर हजुर हजुर हजुर मैले वाइटमा हेरेको थिएँ नि सेतोमा हजुर सेतो हजुर फुल वाइट भन्दा पनि हल्का कालो मिसेको पनि हुन्छ हजुर हजुर हजुर ए हजुर मेरो बजेट चाहिँ खासमा पन्ध्र सय हो कि त्यो भन्दा ए हजुर कति जति होला है हुन्छ आलिकिति कम्ती हुँदैन डिस्काउन्टहरू छैन ए हजुर तपाईँहरूको दोकानको एड्रेस चाहिँ कता होला है ए हजुर हजुर ए हजुर

ए हुन्छ हुन्छ त्यसो भए म तपाईँको भोलि आएर हेर्छु नि ल दोकानमै ए हुन्छ हुन्छ दाजु हुन्छ